हेलो ए तपाईँ ट्राभल एजेन्सीबाट बोल्नुभएको ए हजुर हजुर म यहाँ दिल्लीबाट दार्जिलिङ घुम्नुको लागि एनजेपी आएको छु कि अनि दार्जिलिङको बारेमा त मलाई त्यस्तो केही थाहा छैन कहाँ के बस्नुपर्छ होटेलहरू कति सस्तो छ तपाईँको त्यहाँनिर अब घुम्ने जग्गाहरू के के छ कसो छ त्यो थाहा छैन त्यही भएर चाहिँ तपाईँलाई कन्ट्याक्ट गरेको नि

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हुजुर हजुर हजुर

हजुर त्यही त त्यहाँ अब कतिवटा हजुर पोइन्टहरू छ त्यही त हजुर हजुर हजुर होटेलको चाहिँ कस्तो छ होला चार्जहरू होटेल

हजुर अलिकति अलिकति मिलाइदिनुहोस् न ल हुन्छ हुन्छ हामी हजुर त्यो सबै हजुर हजुर घुमेर त्यहाँदेखि अब राति हुटेलहरूको सु सुख सुविधा होस् अलिकति त्यही त अँ र पनि उयो गर्ने त्यही त त्यही भनेर नि हजुर हजुर तपाईँलाई कन्ट्याक्ट गरेको नि यही नम्बर पाएँ कि मैले तपाईँको त्यही भएर नि अँ हुन्छ त्यसो भए म भोलि हजुर दिल्लीबाट हिँड्छु होला कि हिँडेर चाहिँ एनजेपी आएपछि चाहिँ म तपाईँलाई फेरि कन्ट्याक्ट गरेर हजुर हजुर हजुर भोलि चाहिँ आइपुग्छु म बिहान बिहान सायद ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ म हजुर दुई घन्टा अगाडि तपाईँलाई कन्ट्याक्ट गरिहाल्छु नि गरेर तपाईँले मिलाइदिनुहोस् अनि हामी आएर त्यहाँ फ्रेस भएर चाहिँ अनि गाडी पक्रेर माथि लाग्छौँ ल हुन्छ हुन्छ हन्छ हुन्छ हुन्छ हजुर हजुर हजुर हामी पाँचजना छौँ आउने सबै हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ हुन्छ हुन्छ हुन्छ